सम्पादन भन्नाले केही भुल भएका शब्दहरू वा सेन्टेन्सहरूलाई बनाएर त्यसलाई सुधार्ने काम गर्ने लाई सम्पादन भनिन्छ र सम्पादनले एउटा पत्र पत्रिकालाई त्यसको भूमिका बाँधेर त्यसलाई सम्पादन सम्पादन गर्नेलाई गर्न पनि भनिन्छ र पुरिमार्जन भन्नाले केहि लेखहरूमा त्यो शब्दको सट्टामा अर्को शब्दले सुन्दर देखिन्छ भने त्यसलाई निकालेर अर्को शब्दा हाल्ने वा त्यो लेखकले लेखेका शब्दलाई त्यसको सट्टा अर्को शब्द हाल्नेलाई परिमार्जन भनिन्छ त्यसलाई मैले सम्हाल्नु हो भने म त्यसको बारेमा अझ थप जानकारी लिनेछु र यसको निम्ति मेरोमा विशिष्ट प्रक्रिया के छ जस्तो त लागेन वा म यसको यसमा केही जानकारी लिने चेष्टा गर्दैछु वा सिक्दैछु